र अब यो अब नराम्रो कुरोतिर जान पनि पर्यो भन्नु पनि पर्यो हुन् त म नराम्रो कि अब चिज नराम्रो भन्नु अब यहाँ बजारमा चाहिँ प्लास्टिक नबोक्नु फाइन लाग्छ के के जाति भनिपठाउँछ हुन त मैले त फाइन त तिरेको त छुइनँ तर अब फाइन लाग्छ अरे के जरिवाना हुन्छ अरे भन्छ यो प्लास्टिकको विषयमा त धेरै वर्षदेखि प्लास्टिक हराउँछ प्लास्टिक बन्द गर्नुपर्छ भनेर भन्छ अब कसले गरेको के गरेको त्यो त मलाई केही थाहा छैन सुन्छु मात्रै खालि त अब यो गर्ने मान्छेहरूले चाहिँ गएर चाहिँ जुन चाहिँ खानीमा जहाँ प्लास्टिकले बेरिएर आउँछ मिठाईहरू प्लास्टिकमा चिपहरू क अनेक किसिमको चिजहरू आउँछ त्यो बनाउने ठाउँमा चाहिँ प्लास्टिक बनाउँछ त्यहाँ प्लास्टिकले बेरिएर आउँछ त्यो चिजलाई चाहिँ त्यहाँ बन्द गरिदिँदा त त्यहाँ पो जानुपर्ने हो त यहाँ भनेर त हुँदैन यहाँ त घरको आमाबाबुलाई ठुङ्गेको जस्तो मात्रै हो यो म खान्न त्यो खान्न भन्छ नि छोराछोरीहरूले यो मनपर्दैन यो खादिनँ भन्छ नि त्यस्तै प्रकारले अब यहाँ चाहिँ यहाँ यहाँ आएर उफ्रेर त हुँदैन नि उफ्रिनु त वहाँ गएर पर्छ जहाँ जहाँ फ्याक्ट्री छ प्लास्टिकले बनिँदैछ प्लास्टिक बनिँदैछ त्यहाँ गर्नपर्ने अब प्लास्टिक पनि हामीलाई त ठुलै कुरोमा त अब भल पहिरो जाने जग्गामा त ठुल ठुलो प्लास्टिकले काम चलाउँछ मरौपरौमा तम्बु लगाउनको लागि चाहिन्छ अब यो खाने कुरोमा प्लास्टिक बेरेर आउँछ त्यो पनि अब राम्रै कुरो देखिन्छ तर अब मलाई त राम्रै लाग्छ अब तपाईँहरूलाई कस्तो लाग्छ यो चाहिँ गएर चाहिँ वहाँ गएर चाहिँ बन्द गरिदिनु होला तपाईँले सक्यो भनेदेखि चाहिँ यहाँ चाहिँ हुँदैन यहाँ त हामी आइसकेको कुरालाई खान्छौँ नै खाइराखेका छौँ अब त्यो प्लास्टिक बन्द के के जाति बन्द छ यो चाहिँ अलिकति मलाई अलिक नमिल्दो लाग्यो र प्लास्टिक बन्द गर्ने कुरो चाहिँ गएर हामी जहाँ जहाँ के के बनिन्छ चिप बनिन्छ मिठाई बनिन्छ के के प्याकिङ भएर आउँछ हो त्यसलाई बन्द गर्नको लागि चाहिँ वहाँ जानुपर्यो तपाईँहरू र वहाँबाट बन्द गरेर आयो भने चाहिँ हा म पनि पत्याउँछु है अँ साँच्चै नै प्लास्टिक चाहिँ बन्द गरिदियो ल यति नै